हजुर अब मैले है स्कुल पढ्दादेखि नै अब खेल खेल्ने गर्थेँ यो अब सानैदेखि नै है स्कुल पढ्दासम्म खेलेँ अनि स्कुल अब पढिसकेर चाहिँ यो मैले अब यो अब एकदमै बन्द गरेँ है बन्द गर्नु ब बन्द गर्नुको कारण चाहिँ अब यस्तो छ अब धेरै अब अब अब स्कुल पढिसकेँ है जिम्मेवारी आउन थाल्यो अनि त्यसै कारण चाहिँ मैले अब यो बन्द गरेँ है अनि म अब साना साना भाइ बहिनीहरूलाई यही अब सुझाउ दिन्छु कि तिमीहरू गएर प्रेक्टिस गर्नु है राम्रो प्रेक्टिस गर्नु राम्रो उयो गर्नु भनेर हजुर यो च अनि म स्कुल पढ्दादेखि नै अब खेल्थेँ मार्सल आर्ट हजुर यति नै भन्न चाहन्छु